हेलो हजुर हो त फोटोग्राफर भन्नु हो हजुर हो त ए हजुर कति दिनको लागि जस्तो होला है ए हजुर तपाईँलाई चाहिँ अब यो फोटो चाहिँ तपाईँलाई जस्तो घरभित्र मात्रै चाहिएको कि या त कालिम्पोङदेखि उता डेलो दुर्पिनहरू छ बाहिरतिर पनि चाहिएको यस्तो चाहिँ

ए भनेपछि दुई दिन हजुर ए हाम्रो चाहिँ यस्तो छ कि हाम्रो चाहिँ फुल टिमै छ यसमा चाहिँ अब से सेटै छ होइन कति लिन्छु भन्छु यसलाई चाहिँ तिस या त पैँतिस हजार जस्तो लाग्छ हौ एक दिनको चाहिँ तर अब तपाईँलाई कति दिनको लागि हो हामी मिलाएर गरिदिन्छ नि हजुर त्यो चाहिँ अब तपाईँले भन्नुहोस् हामी अब कहिले तपाईँ कहिले कुन दिन चाहिँ अब तपाईँले फोटोको लागि गर्नुहुन्छ हामी त्यो बिहानै आइपुग्छौँ कति बजीदेखिको हो के हो हामीलाई अलिक बताई राख्दिनुस कि अन्त हामी गर् गरिदिन्छौँ नि हामी टिमै लिएर आउँछौँ त्यहाँदेखि सबै हजुर अन्त के हो कस्ट्युमहरू के हो कसो हो तपाईँहरू अब अलि आइडिया दिइराख्नुहोस् हजुर हजुर ए हुन्छ हुन्छ भनेपछि अन्त मिलाएर गरौँ न अब है आउनु चाहिँ कहाँ पर्ने हो हामी हजुर अन्त यो चाहिँ क कुन दिन हुने रहेछ तपाईँको चाहिँ कुन दिन सुट गर्दा चाहिँ मिल्छ हजुर ए पन्ध्र सोह्र सत्र है भनेपछि हामी पन्ध्र तारिक आउनु पऱ्यो पन्ध्र तारिक यस्तै आठ साँढे आठतिर आउँदा हुन्छ या त अलिक ढिलो आउनु कि हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ अन्त भन अब यस्तो हुन्छ फेरि हेर्नुहोस् है अहिले अब एस्तो बर्खाको टाइम छ होइन वेदरको भरोसा हुँदैन अब तपाईँहेरूले त डेट दिनुभएको छ हामीलाई तर अब वेदरको चाहिँ उयो भन्नु सक्दैनै अब कोही बेला पानी पनि परिरहेको हुन्छ कोही बेला धुम्म हुन्छ अब त्यति बेला चाहिँ अब के गर्नु हुन्छ तपाईँ हजुर अँ हौ अगाडि नै हज हज हजुर हुन्छ हुन्छ ल ल हुन्छ हुन्छ